हेलो अँ यो प्रशान्ति फुल दोकानबाट बोल्नु भएको हो

ए मलाई यो आउँने यो केही दिन अगाडि हाम्रो यहाँ बिहा हुँदैछ त त्यसको लागि मलाई त्यो डेकोरेसनको लागि फुलहरू चाहिएको थियो तपाईँ तपाईँको दोकानमा कुन कुन फुलहरू अँ उपलब्ध होला

मलाई चाहिँ स्टेजको लागि गेटको लागि र गाडीको गाडीमा डेकोरेट गर्नुको लागि चाहिँ फुलहरू चाहिएको हो त उम् उम् तपाईँकोमा सयपत्री फुल चाहिँ कसरी गुच्छा होला हौ

गुच्छाको चालिस रुपियाँ कि एउटाको अलिक डिस्काउन्ट हुन्छ नि है

हुन्छ म तपाईँलाई बादमा कन्ट्याक गर्छु नि है